अब नेपाली भाषाको चाहिँ अब केही अब गलत धारणाहरू चाहिँ के के हो भन्दाखेरि चाहिँ अब कतिले के भन्छ भन्दाखेरि अब अब नेपाली सब्जेक्ट पढेर के गर्छस् अब पा कामै तै पाउँदैन हो त्यस्तोखाले कुरा गरिदिइरहेको हुन्छ अन्त यता अब कतिले अब के भन्छ भने नेपाली अब सजिलो हुन्छ भन्छ कतिले त्यहीँ फेरि कतिले साह्रो नपढे पनि हुन्छ त्यो सक्दैन हो त्यस्तो खालको कुरा गरिएको हुन्छ पहिला सुरु आफ्नै अब भाषामा पनि हार मानिरहेको हुन्छ कतिजना अन्त हो त्यस्तो खालको हुन्छ अन्त अब यता अब हो त्यस्तो खालको हुन्छ प्रायः जसो अन्त अब नेपाली भाषा चाहिँ अब अब त्यो चाहिँ अब गार्जेन घरको टिचरहरूकोबाट पनि हो गार्जेनहरूकोबाट पनि हो अब कतिजना अब यता नेपालीमा फेल भएर इङ्ग्लिसमा पास भइरहेछ भने त्यही घरहरूको गार्जेन गार्जेनहरू खुसी भइरहेको हुन्छ अन्त यता फेरि नेपालीमा पास भएर इङ्ग्लिसमा फेल भयो भने ती दुःखी भइरहेको हुन्छ हो त्यस्तै खालको पुरा हुन्छ अन्त अब त्यो चाहिँ खासमा अब गार्जेनहरूले भयो अन्त अब टिचरहरूले सिकाउनुपर्ने अब आफ्नो भाषा हो मज्जाले पढ्नुपर्छ हो त्यस्तो खाले क्या प्रेरणा दिनुपर्ने हो खासमा तर त्यस्तो उल्टा छ अब यता हेरौँ भने चाहिँ खासमा यतातिर अन्त हो त्योतिर अब अब इन्ट्रेस्टिङ खालको पढाइदियो भनेर अब जस्तो नानीहरूले पनि अब छिटो टिपिहाल्छ तर उनीहरूले नि अब अल्छी गरेर पढाएपछि त के हुन्छ त होइन